हेलो ड्राइभर भाइ हामी गान्तोकदेखिको दार्जिलिङ जाउँ भनेको कि भाडा कति पर्छ हो ठुलो गाडीको कति सानो गाडीको कति हामी छ सातजना छौँ पाँच हजार त बेसी भएन अलिक मिलाइदिनु नि ल ल अलिक मिलाइदेऊ कि ठुला गाडी बुक गरिदेऊ न